मेरो हिसाबमा भारतीय यातायात प्रणाली अब ठिकठाक छ त्यस्तो उयो राम्रो पनि छैन त्यस्तो नराम्रो पनि छैन र मानिसहरू सामान्यत देशमा अब कसै अब गाडीहरूमा ट्राभल गर्छ कसै बसमा कसै ट्रेनमा अब धेरै धनीहरू छ भने त उनीहरू अब एरोप्लेनहरूमा पनि गर्छ प्लेनहरूमा तर अब मिडल क्लास फेमिलिहरू चाहिँ प्रायः जस्तो लोकल ट्रेनहरूमै सफर गर्छ अन्त यात्रा गर्दा अब मेरो चुनौति त अब चुनौति भन्दाखेरि पनि अब मैले एकपल्ट चाहिँ मेरो पुरा परिवारसँग त्यहाँ साउथ इन्डिया गएको थिएँ ट्रेनमा लोकल ट्रेनमा हाम्रो त्यतिबेला चाहिँ हाम्रो तिन दिनको थियो सफर फेमिलीसँगै थियो अन्त अब हामीले घरबाट त अब तिन दिनको लागि खाना बोक्ने कुरा त आएन बनाउने कुरा त आएन त्यही भएर हामीले चाहिँ अब ट्रेनकै खाना खान्छ भनेर सोचेको थियौँ अन्त अब ट्रेनकै खाना अब खायौँ तर अब मैले सोचेको थिइनँ कि खाना अब त्यति नराम्रो हुन्छ ट्रेनको भनेर अब तिन दिनको यात्रामा हामीले अब यस्तो नमिठो खाना त्यहाँको खानु पऱ्यो अब भातको त अब कुरै छोडिदिउँ काँचै काँचो दालहरू पनि नपाकेको सब्जी पनि नमिठो नूनहरू नलागेको अन्त खाना पनि धेरै अनहेल्दी थियो र अब मेरो एकजना बहिनीलाई त फुड पोइजनिङ पनि भएको थियो अन्त बिमार भएर अब धन्न हामी सबै परिवारहरू चाहिँ बिमार भएनौँ र अब मैले भारतीय सरकारको सरकारबट चाहिँ अब यस्तो एक्सपेक्ट चाहिँ गरेको थिइनँ किनभने अब हामी लोकल मान्छेहरूलाई त अलि अब मिडल क्लासहरूलाई त अलिक साह्रै पर्छ ठुल्ठुलो अब प्राइभेट ट्रेनहरू अफोर्ड गर्नु त्यही भएर हामी लोकल ट्रेनमै ट्राभल गर्छौँ भनेर सोचेर गरेको थियौँ तर अब यस्तो खानाले गर्दाखेरि धेरै असुविधा भयो हामीलाई ठुलो चुनौति त भएन तर पनि अब खाना चाहिँ हामीले अब राम्रो पाएनौँ धेरै अनहेल्दी थियो मेरो बहिनीलाई फुड पोइजनिङहरू पनि भयो अब चाहिँ म भारतीय सरकारलाई यही अपिल गर्छु कि अबदेखि यस्तो खानाहरू चाहिँ नगरिदिनुस् होला अलिकति अब राम्रो खानाहरू गरिदिनुस् होला किनभने अब हेल्थ त इम्पोर्टेन्ट हो अन्त अब हेल्थै बिग्रियो भने त मानिसहरू कसरी जिउँछ त्यही भएर